अब नृत्य भन्ने कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण छ है यसले चाहिँ मा मानिसहरूको जिउमा भिन्नै एउटा भूमिका खेल्छ जसमा कि अब हरेक प्रोग्रामहरूमा पनि हामी नृत्य नृत्य गर्ने गर्छौँ है जस्तै चाड बाडहरूमा पनि अब कल्चरल प्रोग्रामहरू भन्छ जसरी ठुल्ठुलो कल्चरल प्रोग्रामहरू पनि एकदमै नृत्यहरू हुन्छ जस्तो कि अब चाड बाडहरूमा पनि अब देउसी भैलो है भैलिनीहरू खेल्दा पनि हामी नाच्ने गर्छौँ हगि अन्त योहरू एकदमै इम्पोर्टेन्ट एकदमै महत्त्वपूर्ण छ यसले गाउँ ठाउँमा पनि धेरै प्रभावित पारेको छ है अरूभन्दा पनि अब नृत्य भन्ने कुरा चाहिँ के लाग्छ भने अब यो चाहिँ जात अनुसार जात अनुसार अब भेष हुन्छ है अन्त त्यो भेष अनुसार अब आफ्नो आफ्नो सांस्कृतिक वेशभूषा सहित आफ्नो सांस्कृतिक नाच गानहरू नृत्यहरू पनि धेरै किसिमको भिन्दै भिन्दै हुन्छ